हेलो यो प्रज्ञा रेस्टुरेन्टबाट बोल्नुभएको मैले रेस्टुरेन्टमा के के अर्डर गरेको थिएँ खानाहरू दाल खाना भात अर्डर गरेको थिएँ दाल चाहिँ त्यसमा मेरो घरमा चाहिँ दाल पकाएँ हो गुन्द्रुकको अचार गरेको थिएँ तर गुन्द्रुक चाहिँ नपठाई दिनुहोस् किनकि मेरो घरमा दाल अझ दाल बनाइएको छ त्यही लागि